ए यो होटेल साम्भला होला नि ए होइन मेरो यहाँनिर अलिकति खानाको अलिक अर्डर गर्नु थियो कि अनि के के पाइन्छ होला हो त्यहाँनिर ए मलाई अलिकति त्यो चिकन चाउमिनहरू अनि पनिर मटर पनिर अनि र यो पिज्जा अनि फ्राइ राइस यस्तो चाहिएको थियो अहिले चाहिँ तपाईँले अलिकति चिकन चाउमिन पठाइ दिनुभएको भए हुन्थ्यो र हजुर यहाँ म यता ऋषिहाट टी गार्डेनबाट बोलेको थिएँ अनि मेरो अलिकति साथीको लागि नि माथि उहाँ चाहिँ ऋषिहाट खासमलमा बस्नुहुन्छ पिओ ऋषिहाट अनि डिस्ट्रिक दार्जिलिङ नाम चाहिँ समीर तामाङ हजुर यस्तै छ हजुर नम्बर लेखिराख्नुहोस् डबल नाइन डबल थ्री फाइभ जिरो वान जिरो डबल सेभेन उहाँको नम्बर हो है र त्यसैले गर्दाखेरि उहाँलाई अलिकति खाना यही टाइप तपाईँलाई अघि मैले के भने थिएँ फर्स्टमा चिकन चाउमिन है त्यही पठाइदिनुहोस् न ल हजुर अर्को पनि थियो तपाईँको हजुर फ्राइ राइस पठाइदिनुहोस् न फ्राइ राइस चाहिँ तपाईँले हजुर सेम एड्रेस हो मतलब ऋषिहाट खासमल नै हो हजुर ऋषिहाट खासमल पिओ ऋषिहाट दार्जिलिङ हजुर फोन नम्बर डबल सेभेन नाइन सेभेन डबल एट फोर जिरो एट नाइन हजुर उहाँ चाहिँ उहाँको नाम चाहिँ हो विशाल छेत्री उहाँलाई चाहिँ पठाइदिनुस् उहाँलाई फ्राइ राइस अनि अर्को थियो म म आफैलाई चाहिँ तपाईँले अलिकति प्लेन राइसै पठाइदिनुहोस् है प्लेन राइस अन्त हजुर दाल अनि मटर पनिर हजुर मेरो एड्रेस चाहिँ ऋषिहाट टी गार्डन पिओ ऋषिहाट डिस्ट्रिक्ट दार्जिलिङ फोन नम्बर छ एट नाइन वान एट सेभेन जिरो फाइभ एट सेभेन थ्री हजुर अनि पैसा चाहिँ कति लाग्छ होला हो तपाईँको त्योको जति छ ए हजुर चिकन चाउमिन कसरी प्लेट भन्नुभयो टु हन्ड्रेड अलिक ज्यादा भएन हो टु हन्ड्रेड त ए हजुर हजुर हजुर अर्डर हजुर घरमै पुऱ्याउनु हुन्छ त नि हजुर हुन्छ ठिकै छ त्यसोभन्दा अनि फ्राइ़ राइसको ए फ्राइ राइसको चाहिँ एट्टी रुपिस मात्रै होइन त्यो सबै गरेर हजुर हजुर ए हुन्छ हजुर प्लेन राइसको चाहिँ त्यो मटर पनिर प्लेन राइस दाल ए वान थर्ट्टी ए हुन्छ हुन्छ ठिकै छ हुन्छ अझै एउटा एकजना साथीकोमा अर्डर गर्नु थियो नाम हजुर उहाँ चाहिँ अलिकति टाढै बस्नुहुन्छ उहाँ चाहिँ तपाईँको हजुर घुम रङ्बुलमा बस्नुहुन्छ उहाँ चाहिँ शैलेन्द्र छेत्री भन्छ है हजुर घुम रङ्बुल पिओ रङ्बुलै हुन्छ दार्जिलिङ उहाँलाई चाहिँ पिज्जा अर्डर गरिदिनुहोस् के अर्डर हजुर पिज्जा पठाइदिनुहोस् कति छ होला पिज्जाको लागि ए वान एट्टी हजुर हजुर अर्डर पुऱ्याएको समय नि हजुर हुन्छ हुन्छ त्यो जम्मा टोटल तपाईँको कति भयो होला हो पैसा ए हुन्छ एकछिन हिसाब गर्नुहुँदैछ ए हजुर हजुर फोर हन्ड्रेड एट्टी हुन्छो होइन यो फोर हन्ड्रेड एट्टी रुपिस तपाईँलाई गुगल पे गर्दा हुन्छ या त तपाईँलाई त्यहाँ आउँदै ल्याइदिउँ पैसा

ए हुन्छ हुन्छ गुगल पे तपाईँको फोन नम्बरहरू यसो पठाइ दिनुभएको भए हुन्थ्यो ए यो गर्दै गरेकोमै पठाइदिँदा हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ हजुर अर्डर थाह भयो नि तपाईँलाई ए हजुर भन्नोहोस् त पहिला होइन होइन चिकन चाउमिन फर्स्ट चाहिँ हजुर चिकन चाउमिन हजुर चिकन चाउमिन है त्यहाँबाट चाहिँ फ्राइ राइस थियो है अनि फ्राइ राइस त्यहाँबाट चाहिँ मलाई प्लेन राइस मटर पनिर अनि दाल अनि लास्टको चाहिँ पिज्जा थियो है नामहरू थाहा भयो को कोलाई के के पठाउनु पर्ने हजुर यो फर्स्टको चाहिं तपाईँको समीर तामाङ ए हजुर हजुर हजुर हजुर याद भयो है समीर तामाङ ऋषिहाट खासमल

सेकेन्डको चाहिँ सेकेन्डको हजुर हजुर हजुर विशाल छेत्री

त्यहाँबाट त्यो चाहिँ त्यहाँदेखि थर्डको चाहिँ तपाईँको शैलेन्द्र छेत्री हजुर रङ्बुल घुम रङ्बुल अनि फोर्थको चाहिँ म स्वयं मेरो चाहिँ एड्रेस हजुर मेरो नाम ए हजुर हजुर मैले मेरो नाम पो बताएको छुइँन नि मेरो नाम चाहिँ विमल विश्वाकर्मा त्यो अघि नम्बर दिइहालेँ एट वान नाइन एट सेभेन जिरो फाइभ एट सेभेन थ्री हजुर त्यो नम्बर मैले दिएको थिएँ हजुर हजुर मेरो एड्रेस चाहिँ ऋषिहाट टी गार्डन ऋषिहाट टी गार्डेन पठाउँदाखेरि तपाईँको त्यो अघि गरेको अर्डर थियो समीर तामाङलाई सजिलो पर्छ यहाँबाट त्यहीँ तलै तपाईँ आधा किलोमिटर जस्तो मात्रै पर्छ एकजनाले ल्याइदिँदा हुन्छ त्यो अर्डर चाहिँ हजुर हजुर

हुन्छ हुन्छ एक घन्टाभित्रमा पठाइदिँदा हुन्छ तपाईँले हुन्छ हुन्छ हुन्छ ठिकै हामीलाई त्यति बेलासम्म त भोक पनि लागिरहेको हुन्छ ल हुन्छ एक घन्टा भित्रमा चाहिँ सबैलाई सबै जग्गै नै टकटक पठाइदिनु छ मलाई फोन गरेको थियो साथीहरूले ए हवस् त हुन्छ हवस् थ्याङ्क यू